हेलो सपना के गर्दैछस् ए म पनि बसिरहेको छु ठिकै छस् अन्त अँ पनि ठिकै छु यहाँ सुन्न मैले अस्ति तँलाई स्वेटर किनेको थिएँ भनेको थिएँ नि हिजो अस्ति हौ मैले स्नो वाइटबाट मैले एउटा स्वेटर किनेको थिएँ सेलमा राखेको रहेछ भने नि त्यो स्वेटर चाहिँ मैले नि हिजो पुरा पानी आयो नि त अन्त लगाएको थिएँ कि पुरा भुवा उठ्दो रहेछ हौ भुवा पनि उठ्दो रहेछ प्लास दु मतलब त्यो बुनेकोबाट चाहिँ नि हावा पस्दो रहेछ पुरा टि सर्टमा लगाएको थिएँ कि अँ अँ अँ हाइनेक बिचबाट हाइनेक लगाएर त्यो लाउँदा चाहिँ हुने रहेछ हो टि सार्ट मात्र लाउँदा चाहिँ त्यसबाट हावा पसेर चाहिँ जाडो हुने रहेछ हौ अँ मैले अस्ति त्यही त राम्रो त भनेको थिएँ कि तर मैले नलगाइकन भनेको थिएँ नि त अनि त्यही त हिजो लगाउँदा चाहिँ मलाई थाहा भयो नि त त्यस्तो हुँदोरहेछ भनेर मेरो साथीले किनेको छैन किन्छु भन्दै थियो कि अन्त मैले यस्तो उस्तो हुँदोरहेछ यो स्वेटर त नकिन हौ भने नि त

अँ ल किन्दिन अर्कै खालको किन्छु नि त भन्यो अँ तँ पनि नकिन अब त्यस्तो खालको स्वेटर राम्रो नहुँदोरहेछ अँ दाम चाहिँ कम्ती नै हुँदोरहेछ कि पुरानो स्टक होला कि

त्यही त अब आफू त सस्तो देखेर किने हो भरे राम्रो नहुँदोरहेछ

ए मनपर्यो लाउनु चाहिँ मनपरे पनि किनी नकिन हौ त्यस्तो त तर मनपर्यो नै भन्दा पनि अर्कै खालके किन्नु आहिले अब नयाँ स्टाइल आएको छ नि आहिले प्रायः लाउँछ त्यस्तो खालको किन्नु ल

मलाई पनि मन त परेको थियो नि त्यो स्वेटर के मैले किनेको तर अब खोइ राम्रो त हुँदैन रहेछ अनि भुवा उठेर हो झन धुएको थिएँ कि अँ त्यो ब्रसले यसरी घोटेको थिएँ नि त अन्त अँ त्यही भएर झन बेसी भुवा उठिराख्छ अँ

कलर त जाँदैन रहेछ तर त्यो जाडो महिनामा लाउने चाहिँ हुँदैन रहेछ अँ त्यही त अनि हावा त सबै छिर्छ हाइनेक लगाएर मात्रै हुन्छ

अब होस् मैले त किनिहालेँ हो अब होस् अब मैले त किनिहालेँ अब तिमीहरू चाहिँ नकिन्नु भनेको नि अब किनेपछि अब राम्रै किन्नु विन्टरमा हुने खालके अब जाडो महिनामा लाउनु हुने खालके अब मैले दुईखेप लाएँ अब त लाउँदिन त्यो मनपरेन कलरमा चाहिँ राम्रो बित्थामा जाडो पनि छेक्दैन सबै हावा पसिहाल्छ भुवा उठेर फेरि

मैले अस्ति भनेको थिएँ त्यही त अनि तँलाई भनिदिनु पर्यो यस्तो यस्तो हुँदोरहेछ भरे वा तैँले पनि किनिस भने बित्थामा खर्च मात्रै हुन्छ भनेर भनिदिएको साथीले पनि किन्दैन हो तँ पनि नकिन अब राम्रो त हुँदैन रहेछ

ल ल त्यही भन्नु थियो कि

ल राखेँ ल अँ ल ल बाई बाई अँ ल